गद्यभन्दा पनि कवितामै जाउँ है कविता म भन्दा पनि अझै झट्ट आउँ रुवाईतिर जाउँ है हुन त हामी लेख्ने मान्छेहरूले अरूले सुनिदियोस् है अरूले आहा भनिदियोस् है वाह वाह भनिदियोस् भन्ने एउटा आशा हुन्छ मैले पनि लेखेको थिएँ है आफ्नो त्यो भनिन्छ जब मनमा आउँछ लेखिन ए लेखिएको छ तर लेख्नेहरूको दृष्टि चाहिँ कस्तो हुन्छ भने त त्यो धोका खाएर मात्रै लेखिने है घरको प तर समाजमा पनि देखेर पनि लेखिने कुरा छ तपाईँले भनेअनुसार कसैले मनमा त्यो सायद शङ्का प्रेमीकोमा मात्रै कुरा जाँदैन है परिवार हुन्छ साथीहरू हुन्छ समाजको हुन्छ मैले रुवाईहरूमा त्यो धेरै मेरै बहिनीहरूले है आफ्नै गाउँ ठाउँको बहिनीहरूले भाइहरूले होइन दाजु दाजुहरूले मनपराउनु भएको छ है उनीहरूको एकदम महत्त्वै अब राम्रो नै छ है उनीहरूले मलाई अझै लेख्दै जानु अझै उयो गर्दै जानु भन्ने जहिले पनि मलाई हौसला दिनुपर्छ त्यसै कारणखेरि राम्रो नै भन्छ